मलाई चाहिँ खानाहरू भन्द प्राय मलाई बनाउनु आउँछ हो अन्त खानाहरूमा खाजाहरूमा चाहिँ मलाई रोटी भयो होइन थुक्पा होइन चाउमिन यस्तोहरू आउँछ बनाउनु होइन अन्त खानाहरू पनि राम्रोसँगले बनाउनु आउँछ मासु भात भयो हेइन भे भेज खानाहरू पनि आउँछ नन् भेजहरू पनि अब बनाउनु सबै नै बनाउँछु र विशेष गरेर मलाई मनपर्ने चिज चाहिँ मोमो हो होइन